फेसबुक ट्विटर र इन्स्टाग्राम चाहिँ समाचार अपडेटहरू प्राप्त गर्नुको निम्ति माध्यम हो किनकि हामीले सोसियल मिडियाहरूको प्रयोग चाहिँ राम्रो प्रकारले गऱ्यो भने चाहिँ राम्रै हुन्छ र त्यसरी मेरो परिवारबाट चाहिँ कोही पनि यसरी समाचार दिने चाहिँ अपडेट दिने चाहिँ कोही पनि छैनन् र यही इन्स्टाग्राम फेसबुक ट्विटरहरूको स्रोत पनि मलाई चाहिँ समचारको निम्ति चाहिँ भरपर्दो नै लाग्दछन् किनकि हामीले यसको चाहिँ राम्रो प्रयोग गर्नु पर्छन्